मेरो घरमा पनि जनावरहरू पालेको छु गाई बाख्रा गाई पालेको छु गाईको नाम छ झाली झाली भनेर म त्यो गाईलाई बोलाउने गर्छु बाख्राको बाख्रा पनि पालेको छु त्यो बाख्राको नाम चाहिँ मनकाली धोबिनी ध्वाँसी नामहरू राखेर पालेर भनेर राखेको छु गाईलाई पनि गाईको गाईलाई पनि के रे दुधहरू दुहुनु जाँदाखेरि कति गाईले त लात हान्ने गर्छ कति गाईले दिँदैन दुध तर मेरो पालेको गाईले चाहिँ दुध दिन्छ बानीबेहोरा बानीबेहोरा राम्रो छ झाली गाईको झालीलाई झ झालीलाई म सधैँ माया गर्छु गोरु पनि छ एक दुई हल एक हल त्यो गोरुको नाम चाहिँ गोरुको नाम चाहिँ पुँडे र कथ् कथुरे नाम त्यो दुईटा गोरुहरू पनि सिधा छ सधैँ म त्यो गोरुहरूलाई घाँसहरू हाल्छु गाम गोठहरूमा गएर म सधैँ तिनीहरूको बस्ने जग्गालाई सफासुघ्घर गर्छु सोत्तर हाल्छु बिहान बेलुका गाईगोरुलाई गाईगोरुलाई खोलेहरू बनाएर दिन्छु बाख्रालाई पनि त्यसरी नै पालेको छु बाख्रालाई पनि दानापानी दिन्छु घाँसहरू हालिदिन्छु बिहान खोल्ने बेलुका थुन्ने सधैँ त्यसरी नै गरेर पालेको छु गाईगोरुको नाम झाली र झाली र झाली गाई गाईको नाम चाहिँ झाली राखेको छु